र आफ्नो बिरुवा उन्नत र स्वस्थ राख्नको निम्ति म जहिले पनि नर्सरी ठुलो ठुला नर्सरी भएका मभन्दा अनुभवी व्यक्तिसँग म सम्पर्क गरेको हुन्छु र कसरी बिरुवालाई स्वस्थ राख्नुपर्ने र कसरी उन्नत प्रकारको बिरुवा निकाल्नुपर्ने त्यो सबै परामर्श मभन्दा सिनियर जसको नर्सरी छ जो अब हेड बिरुवा रोपन गर्ने जुन चाहिँ पूर्ण रूपले अनुभवी भएको व्यक्ति हुन्छ उहाँबाट म परामर्श लिएको हुन्छु